म चाहिँ स्कुल पढ्दा मलाई म्याथमा चाहिँ साह्रो राम्रो लाग्थ्यो होइन सबै साथीहरूभन्दा राम्रो म्याथ गर्थेँ मलाई पुरा मनपर्थ्यो सानैदेखिको म्याथ चाहिँ मैले पुरै मलाई मनपर्छ होइन अनि एउटा साथी थियो मेरो मसँग त्यो साथी चाहिँ एकदमै एकदमै मसँग झगडाहरू गरिरहने थियो त्यो साथी अनि त्यो साथीले चाहिँ अनि भन्थे यस्तो खालि निहुँ खोज्ने थियो बसमा जाँदाखेरि पनि झगडा गर्ने बसबाट आउँदा पनि झगडा गर्ने त्यस्तो खालको साथी थियो होइन अनि त्यो साथीलाई चाहिँ अनि हामी जुद्थ्यौँ लाप्पा पर्थ्यौँ यस्तो राम्रो स्कुल लाइफमा चाहिँ यति राम्रो हुँदोरहेछ अनि हाम्रो स्कुल लाइफमा अनि साथ अनि साथ अनि स्कुल स्कुल लाइफमा यति राम्रो हुन्छ अनि साथ अनि कति स्कुलमा हामी बिहान उठ्थेँ हातखुट्टा धुन्थेँ अनि हामी स्कुल जान्थ्यौँ होइन बसमा अनि बसमा पनि कति राम्रो लाग्थ्यो अनि साथीहरूसँग भेट्दा हामी सँगै पढ्थ्यौँ बस्थ्यौँ फेरि बेलुकी सँगै बसमा आउँथ्यौँ अनि त्यस्तोहरू सोच्दा त यति राम्रो लाग्छ स्कुलको बारेमा अनि सानैदेखिका स्कुल पढ्दाखेरि नै मलाई एउटा सब्जेक्ट चाहिँ मलाई मनपर्थेन अनि त्यो सब्जेक्ट चाहिँ एउटा सब्जेक्ट चाहिँ मनपर्थेन होइन मलाई त्यो चाहिँ मैले लेख्नु पनि सक्थिनँ पढ्नु पनि सक्थिनँ अनि साथीहरूलाई सोद्थेँ साथी यो भन्दे न मैले जान्दिनँ ए साथी यो भन्दे न यस जान्दिनँ भन्थेँ अनि त्यो साथी साथीले भन्थे मलाई त्यो सब्जेक्ट आयो भने चाहिँ एकदमै मलाई गाह्रो पर्थ्यो के सक्दिनँ थिएँ अनि मलाई त्यो सब्जेक्टै मनपर्थेन अनि त्यो सब्जेक्ट चाहिँ हो इङ्लिस मलाई आउँथेन त मलाई इङ्लिस पढ्नै आउँथेन अनि मैले बोल्नु पनि सक्दिनँ थिएँ त्यस्तो हुन्थ्यो अन्त अनि साथी अनि सबै साथीहरू अनि म्याथ चाहिँ मैले सबैभन्दा छिटो गर्थेँ के म्याथ चाहिँ मलाई साह्रो मनपर्छ अहिले पनि मनपर्छ म्याथ म्याथमा चाहिँ म छिटो एक्जाममा पनि मैले म्याथमा राम्रो मार्क्स ल्याउँथेँ अनि यस इङ्लिसमा चाहिँ मैले सक्थिनँ एकदम जिरो ल्याउँथेँ होइन अनि जिरो ल्याउँथेँ अन्त त्यही स्कुलको लाइफ त अनि यति राम्रो यति राम्रो साथीभाइहरूसँग सँगै बसेर खानाहरू खाएर टिफिनमा पनि कति राम्रो अनि हामी कहिले खुसीले पनि बस्थ्यौँ कहिले साथीभाइसँग झगडाहरू परेर लडाइँ परेर जुधाजुध भएर त्यस्तो पनि हुन्थ्यौँ अनि अनि त्यस्तो हुन्थ्यो होइन अनि अँ एउटा साथी थियो मसँग मेरो बेस्ट फ्रेन्ड हो उसँग चाहिँ म कहिल्यै झगडाहरू पनि परिनँ अनि मिलेरै बस्यौँ अनि स्कुल छोड्दासम्म नै राम्रैसितले हामी तर हामी सँगैको त थिएन ऊ टाढोको म टाढाको तर स्कुलमा हामी गएपछि भेट्थ्यौँ सँगै खान्थ्यौँ डुल्थ्यौँ घुम्थ्यौँ हाम्रो स्कुलको टाइम नहुन्जेलसम्म हामी सँगै बस्थ्यौँ अर अनि हामी मजाले नै घुम्थ्यौँ पढाइमा अनि टिफिनमा पनि निस्किन्थ्यौँ हामी अनि दोकानहरू हुन्थे होइन त्यहाँनिर के केहरू निकालेर किनेर खान्थ्यौँ हामी साथीहरूसँग मिलेर अनि अन्त फेरि हामी स्कुलमा पस्थ्यौँ पढ्थ्यौँ अनि फेरि हामी यस यस्तै गर्दै हामी स्कुलमा यसरी नै हामी कहिले झगडा पनि पर्ने कहिले खुसी पनि हुने कहिले मिल्ने पनि अनि त्यस्तो हुन्थ्यो अनि त्यस्तो हुँदै हामी जान्थ्यौं अनि स्कुलको लाइफ चाहिँ यस्तो हुँदोरहेछ किनभने अहिले सोच्नु सक्दैन रहेछौँ स्कुलको लाइफ फेरि पनि जान्छु भने पनि हामी जानसक्दैनौँ त्यो लाइफ त्यो स्कुल लाइफ चाहिँ अर्कै हुन्छ किनभने हामी स्कुल जाँदा कस्तो महसुस हुन्छ हामी टक्क बिहान उठ्छौँ मुखसुख धुन्छौँ टिफिन खानासाना खान्छौँ हामी रेडी हुन्छौँ अनि रेडी भएपछि टक्क ब्यागमा किताबहरू हाल्छौँ हामी स्कुल जान्छौँ अनि स्कुल गएपछि बस आउँछ बसमा चढेर ठक्कै स्कुलमा गएँ स्कुलमा गएपछि त्यहाँ साथीभाइहरू सबै भेला हुन्छ त्यहाँदेखि सँगै बस्छौँ होइन कस्तो राम्रो लाग्छ उयो हुन्छ इन्जोय हुन्छ साथीभाइसँग बसेर अनि इन्जोय भएर राम्रो लाग्छ अनि पढ्छौँ भित्र मलाई तर पढ्नुमा साह्रो मनपर्छ पढ्छौँ अनि लेख्छौँ त अनि कति राम्रो लाग्छ होइन साथीभाइहरूसँग बसेर लेख्नु पढ्नुमा कति मनपर्छ अनि त्यस्तो गर्छौँ हामी अनि अन्त हामी पढ्दै लेख्दै साथीभाइसँग जमाउँदै पढ्दै गर्छौँ ब्रेक टाइममा हामी बाहिर निस्किन्छौँ त्यहाँदेखि हामी यस्तो घुम्छौँ बाहिरतिर अनि दोकानतिर के के सायद हामी यस्तरी के केहरू किनेर खान्छौँ त्यहाँबाट फेरि बेल लाग्छ फेरि टिफिन स्कुलमा पस्छौँ त्यहाँदेखि त्यहाँबाट हामी पढ्छौँ फेरि अनि पढेर फेरि पढ्दै जान्छौँ त्यहाँदेखि हाम्रो टिफिन टाइम हुन्छ टिफिनमा फेरि हामी निस्किन्छौँ साथीभाइसँग मिलेर खान्छौँ कति राम्रो हाम्रो स्कुलमा हाम्रो हाम्रो खुसीको खुसीको एउटा मनहरू हुन्छ होइन हाम्रो त्यो स्कुलमा अनि बिहान बिहान उठेर हामी रे रेडी हुँदाखेरि हामी सोच्छौँ अहा अब त हाम्रो स्कुल जाने टाइम भयो अब हामी स्कुल जान्छौँ अनि फेरि पनि साथीभाइहरूसँग भेट्छौँ त्यहाँदेखि हामी साथीहरूसँग बसेर अनि हामी कति राम्रो बसेर अनि हामी कति कस्तो राम्रो उयो गर्छौँ भनेर सोच्छौँ होइन हामीले अनि सोचेर जान्छौँ अनि अनि हामी लाइफमा कति स्कुलको बारेमा सोचे भने त हामी सोच्नै सक्दैन हाम्रो स्कुल लाइफ चाहिँ हाम्रो के राम्रो यस्तो राम्रो जान्छ यस्तो राम्रो जान्छ किनभने किनभने हामी कसरी चाहिँ स्कुल जानु ए हामी यस्तो राम्रो सोच्छौँ हाम्रो यति राम्रो सोच्छौँ स्कुल जानलाई अनि अनि हामी अनि हामी अनि हामी त्यस लाइफहरू त्यो लाइफ स्कुलको लाइफ सोच्यौँ भने चाहिँ हामीलाई मनमा नि यति खुसी हुन्छ यति खुसी हुन्छ अन्त यति खुसी हुन्छ अनि अब आफै सोच्नु नि सोचेर हेर्नु स्कुलको लाइफ भनेपछि चाहिँ अब कस्तो हुन्छ तर मलाई मलाई एउटा सब्जेक्ट चाहिँ साह्रो मनपर्दैन गाह्रो हुन्थ्यो अब मलाई इङ्लिस दे भने म के गर्नुहोला कसरी पढ्नु होला साथीको ठाउँमा त मलाई लाज हुन्छ भनेर एउटा मनमा पिर पर्थ्यो पिर पर्थ्यो होइन अनि म तर पनि बस्थेँ चुप लागेर बस्थेँ साथीहरूले भन्थे